अब हामीले त बाल्टिङहरू छ त्यसबाट निकाल्छौँ मोटरबाट निकाल्नसक्छ तर अब मोटरमा चाहिँ हाम्रो पानी इलेक्ट्रीसिटी त्यत्ति छैन लाइन चाहिँ त्यत्ति टाइम फर आवर छैन कोही कोही बेला आउँछ त्यसमा चाहिँ हामीलाई धेरै दिक्कत हुन्छ पानी निकाल्नु मोटरमा हुनु त छ मोटरले निकाल्दा हुन्छ छिटो हुन्छ तर धेरै हाम्रोमा असुविधा हुन्छ लाइनको बस अब हाम्रो बिजुलीको बिल पनि आउँछ त्यसमा पनि अब हाम्रो आधा त कस्ट बिलमा दिनुपर्छ त्यही भएर नि हामीले पानी बाल्टीले डोरीबाट नै निकाल्छौँ